अब विकास र वृद्धिको सन्दर्भमा दार्जिलिङ जिल्लाले चाहिँ धेरै प्रकारको सामनाहरू भोग्नुपर्छ अहिले अहिले हालमा चाहिँ है अब दार्जिलिङ त अब यस्तो एउटा राम्रो टुरिजम भएको प्लेस हो धेरै नै पिपलहरू पनि एजुकेटेड छन् यहाँको अनि तापमानहरू पनि एकदम राम्रो छ एकदमै राम्रो मौसम एकदमै राम्रो एरिया छ तर यहाँ हामीले अब सबैभन्दा धेरै सामना चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यहाँको अब राजनित् राजनीतिक क्षेत्र चाहिँ मलाई चाहिँ राम्रो लाग्दैन अब मान्छेहरू राम्रो भए पनि अब एउटा सही बाटो देखाउने मान्छे अब हाम्रो एउटा लिडरै अब सही छैन भने अरू हामी अब कसरी सही बाटोमा हिँड्न सक्छौँ त होइन अन्त त्यसले गर्दाखेरि पनि हाम्रो पहाडमा चाहिँ झन् वि वि अब के भन्नु लथालिङ्ग भएको छ भनौँ न लथालिङ्ग हुँदै गएको छ अहिलेको हामी जुन युवापिँढीहरूलाई त झन् केही के गर्नु अब अगाडि हामी त हाम्रो जग्गामा त केही उन्नति नै देख्दैनौँ हो त्यस्तो भएको छ अन्त अब वातावरणहरू पनि बिस्तारै परिवर्तन हुँदै गयो पहिलाको जस्तो राम्रो छैन अब त्यस्ले गर्दाखेरि धेरै नै ज्यादा अब अनइमप्लोइमेन्ट बढ्दै गएको छ हाम्रो यो हामी जति नै एजुकेटेड भए पनि जति नै पढे पनि हामीले हाम्रो जग्गामा कुनै पनि जबहरू पाउँनु सक्दैन है यही बसेर हामीले आफ्नो कमाइ आफूले मेहिनेत गरी कमाइ गर्नु सक्दैन हाम्रो एरियामा हाम्रै जग्गामा हामीले चाहिँ अन्त पलुसन पनि एकदमै ज्यादा भएको छ अहिले चाहिँ अब हुनु त के भन्दा पनि पपुलेसन पनि ज्यादा ग्रो हुँदै गयो है तर भए पनि अब हुन्छ नि एउटा अब परिवारमा है आफ्नो पेरेन्ट्सले कस्तो प्रकारले सिकाउँछ नानीहरूलाई उनीहरूलाई त्यस्तै बढ्दै जान्छ तर अब यहाँ यहाँनिर अब राम्रो एकजना एकजना त के अब एकजनाले बाटो राम्रो देखायो पछि त सबैजना त्यही बाटोमा हिँड्छौँ नि होइन अन्त देखाउनु पऱ्यो हामीलाई युवाहरूलाई भन्नु पऱ्यो कि अहिले चाहिँ के को के विषयमा चाहिँ हामी अगाडि बढ्नुपर्छ के गर्दाखेरि चाहिँ हाम्रो फ्युचर ब्राइट हुन्छ र हामीले आउँदो भविष्यको जेनेरेसनहरूलाई पनि राम्रो बनाउनु सक्छौँ हामी हामी मात्रै राम्रो नभएर हामी हाम्रो जग्गा हाम्रो घर हाम्रो माटो राम्रो बनाउनु सक्छौँ है अहिले चाहिँ धेरै जना अब करपसन त के भन्नु अब करपसन त कति हामीलाई सायद थाहै पनि छैन है त्यसले गर्दाखेरि अब बढ्ने बढेको बढेकै यता नहुनेको छैन के पनि हो गर्दा पनि हुँदैन अब रोड कनेक्सनहरू त अब कतिवटा क्षेत्र यस्तो जग्गामा त अब रोडहरू त विचारा पुगेको पनि छैन रोड पानी विशेष गरी पानीको चाहिँ एकदमै ज्यादा सोर्स कम्ती हुँदै गयो सायद डिफरेस्ट्रेसनको कारणले पनि हुनुसक्छ मौसम बद्लेको कारणले पनि हुनुसक्छ पानीको एकदमै ज्यादा कम्ती हुँदै गयो पहिला त गाउँ बस्तीमा त अब पानीको सोर्सको त कुनै अभावै हुन्थेन अन्त अब त पानीहरू पनि विस्तारी विस्तारी कम्ती हुँदै गयो जति मान्छे बढ्यो त्यति नेचरल थिङ्ग्हरू चाहिँ अब कम्ती हुँदै गएको छ